हेलो हेलो भाइ तपाईँकोमा सब्जीहरू अलिक सस्तो छ भनेको सुनेको थिएँ मेरो घरमा पार्टी छ कि त्यसको लागि अलिकति सब्जी मगाउँ भनेर कसरी किलो छ आलु मलाई दस किलो जस्तो चाहिएको थियो दस किलो जस्तो चाहिएको थियो कसरी गर्नु हुन्छ अलिक कम्ती गर्नुहोस् न दस किलो तिसमा हुँदैन आलु मात्रै होइन अरू पनि छ टमाटर पनि कसरी किलो छ टमाटर पाँच किलो

टमाटर पाँच किलो बिन्स सिमी पाँच किलो अन्त पनिर छ कि छैन तपाईँकोमा पनिर पनि चार प्याकेट अढाइ सय ग्रामको होला पाँच प्याकेट चार प्याकेट दिनुहोस् अनि खोर्सानी आधा किलो खोर्सानी अनि प्याज चाहियो त्यस्तै पाँच किलै अनि प्याच अनि क्यापसिकम पनि चाहिएको छ क्यापसिकम पनि छ होला क्यापसिकम क्यापसिकम पनि चार किलै जस्तो क्यापसिकम चाहिएको छ अहिले नै आइहाल्छु अहिले नै पठाउँछु

हुन्छ हुन्छ हुन्छ हेरेर हालिदिनुहोसै सब्जीहरू अलिक आलुहरू पनि छानेर हालिदिनुहोसै हुन्छ हुन्छ हुन्छ अ त्यही त त्यही भनेर त त्यत्रो दोकानहरू छोडेर तपाईँकोमै आउँछु म हुन्छ हुन्छ हुन्छ हवस्